बाइक कुदाउने ठुल्ठुलो जग्गाहरू चाहिँ मलाई थाहा भएन अन्त तर म यो कालचिनीको चाहिँ यो भातपाडा गाउँको चाहिँ म चेपचेप सबै चेपचाप होइन ठुलो यो सबै बाटोहरू नै कुदाइदिन्छु भातपाडाको चाहिँ अन्त मजाले कुदाउँदै कुदाउँदै जाँदा त्योमाथि रोड छ हो कच्चा रोड भएको पनि एउटा कुरा मजाको पक्का रोड छ अन्त मजाले कुदाउँदै कुदाउँदै गयो मजाले टक्क गुवाको गाछै गाछ छ मजाले हावा आउँदा हो चराहरू कराउँछन् कुदाउँदै कुदाउँदै गयो कहिले कहिले हामी त आई लभ डुअर्समा पनि गएर बस्छौँ होइन अब यति बाइक अब हाम्रो भातपाडामा बेसी जस्तो बाइक कुदाउनेहरू नै छ अन्त सबैजना भेला भएर हामीले च्यालेन्जहरू गर्छ च्यालेन्जहरू मजाले खेल्छ मजाले फुल स्पिडमा कुदाउन पनि सक्छ अन्त टक्क रोडमा हामी जान्छ होइन रोडमा टक्क चियाको गाछ टक्क पहाड देखिन्छ किनकि हाम्रो छेउमा त्यहाँ पहाड पनि छ डिपू अन्त मजाले कुदाउँदै कुदाउँदै गयो मज्जाले चिसो हावा आउँछ पानीको पानीको बेलामा पनि मजाले हुन्छ किनकि पिपिसी रोड भएको भए चाहिँ हुन्थेन तर कालो खालको रोड छ हो कालो रोडमा चिप्लिँदैन पनि एकदम स्पिड पानीमा पनि मजा आउँछ मजाले बस्यो मज्जाले कुदाउँदै कुदाउँदै गयो होइन नरिवलको गाछहरूको पनि छ त्याँ नरिवलै नरिवल फलेको गाछ पत्ता टक्क मज्जाले हल्लिँदै हल्लिँदै मजाले हल्लिन्छ हामी बाइक स्पिडमा हावा टक्क अनुहारमा गरमको बेलामा चाहिँ एकदमै राम्रो हो बाइक कुदाउनु चाहिँ होइन त्यो बाइक कुदाउँदा टक्क हावा आउँछ फ्रेस खालको हुन्छ हो हामी घाममा भयो भने त सबैजना भेला भएर केटीहरू हामी सबै जान्छ होइन तर सिङ्गल सिङ्गल हुँदैन किनकि कसको घरमा बाइक हुँदैन सो हामी डबल जान्छ मजा आउँछ अब होइन